हामी त कुकुरले टोक्यो भने हामी पहिला कुरा चाहिँ उयो धोएर है त्यसलाई चाहिँ सिन्दुरहरू लाउँछौँ त्यसलाई त्यो उयोहरू गरेर है त्यो राख्छौँ त्यहाँदेखि हामी अब यसरी सेन्टरमा जान्छौँ है गाउँ घरमा सेन्टर हुन्छ सेन्टरमा गएर हामी एन्टी रेबिज उयो इन्जेक्सनहरू लाउँछौँ अन्त त्यो कुकुरलाई हामीले एकदम बाँधेर है राख्छौँ कुकुरलाई पनि हामी बाँधेर राख्छौँ ताकि त्यसले चाहिँ कोही कुखुरा बाख्रा है खसी जुनै पनि चिजलाई चाहिँ त्यो जुनै पनि अब पशु प्राणीलाई चाहिँ नटोकोस् है ए उयो नगरोस् भनेर चाहिँ त्यसलाई हामी एकदमै त्यसलाई कसैले पनि उयो नगरोस् भनेर हामी बाँधेर राख्छौँ र त्यो कुकुरले चाहिँ दस दिनसम्म हामीले बाँधेर राख्छौँ त्यसमा दस दिनसम्ममा त्यसले सपोज त्यसलाई उयो गऱ्यो रालहरू झाऱ्यो है त्यो के हरे उयोहरू लुकायो पुच्छरहरू लुकायो भने चाहिँ हामीले त्यसलाई चाहिँ यो यस्तो रहेछ भन्ने समझिन्छौँ त्यसैले गर्दा चाहिँ हामी त्यसरी राखेर अन्त हामी यदि अब उयो गरेको हो भने चाहिँ हामीले डक्टरकोमा सुईहरू लाउँछौँ